सहरमा अ गाउँमा चाडबाडमा चाहिँ केही भिन्नता छैन वहाँ पनि दसैँ तिहार मनाउँछ गाउँमा पनि त्यही दसैँ तिहार मनाउँछ सहरतिर पनि क्रिस्चियनहरू हुन्छ क्रिसमस स्रिसमस मनाउँछ गाउँमा पनि त्यो दसैँ तिहार क्रिसमसहरू हुन्छ क्रिसमस मनाउँछ अन्त करम पूजाहरू हुन्छ करम पूजाहरू पनि मनाउँछ सहरमा पनि त्यही करम पूजाहरू मनाउँछ भिन्नता चाहिँ केही छैन त्यही हो